मैले चाहिँ अस्ति भर्खर एक हप्ता भयो केनन कम्पनीको क्यामरा किनेको अन्त यो क्यामरा चाहिँ एकदमै राम्रो लाग्यो मलाई एक हप्ता भयो युज गरेको पनि अन्त यसको ब्याट्री ब्याकअपहरू भयो यसको यो लेन्सहरू लेन्स दुईवटा मिल्दा रहेछ एउटा लङ र सर्ट अन्त फोटोहरूको क्वालिटीहरू भयो सबै अब ब्याट्री ब्याकअप भयो धेरै राम्रो लाग्यो यो क्यामरा चाहिँ मलाई